मेरो गल्ती भन्नु पर्दा एक दिन म साथीहरूसँग गफमा भुलेछु खाना बनाउने समय पनि बितिसकेछ त्यसैले हतार हतार गर्दै चामल धोएर कुकरमा हालेर ग्यासमा बसाएँ यसरी हतारमा भात बसाउँदा कुकरको रबर च्यातिएर पानी सबै बाफ भएर उडेछ भात पुरा डडेछ परिवार खाना दिनु भनरे बोलाएँ तर भात डडेकोले परिवार सबै भोकै भयो मेरो यो गल्तीले मलाई नराम्रो लाग्यो बिस्वाद लाग्यो त्यति नै बेला त्यसलाई सुधार्नु मैले बेलुका मिठो मिठो खाना बनाएर खुवाएर कुकरको रबर पनि बजारबाट किनेर ल्याएँ त्यसरी मैले मेरो गल्ती सुधारेँ